कालिम्पोङ जिल्लामा मानिसहरूको माग अथवा उनीहरूको प्रबलमहरू चाहिँ के छ भन्दाखेरि पानीको छ अनि यो रोड बाटोको छ अनि मेन मुख्य चाहिँ पानीको हो अनि यो पानीको धेरै कमी छ अथवा पानी पाउँदैन त्यस्तो अनि रोडहरू पनि धेरै भत्किएको छ अनि फल्सहरू आएर पहिरोहरू पहिरोहरू चलेर रोडहरू भत्किन्छ अनि